हेलो एडमिना सुन न म सृजना बोलेको हो म नि यहाँबाट एउटा ओला कुन चाहिँ गा ओला गाडी लान चाहँदैछु कि सुन न कुन चाहिँ राम्रो छ होला नि त्यसको रेटिङहरू जाँच गर्नको लागि तिमीलाई यसो सोधेको तिमी यहाँको हो तिमीलाई थाहा हुन्छ नि नि कुन चाहिँ राम्रो हो म यतै यात्रा गर्नु भनेर पो यसो पार्कहरू घुम्नु जानुपर्यो भनेको कि अन्त त्यसको सर्भिसहरू चाहिँ कस्तो छ राम्रो होला सर्विस ओलाको नि उबर ओला कुन लानु चाहिँ मिल्छ जसको सर्विस चाहिँ एकदम मलाई राम्रो चाहियो नि र त्यही लानुको लागि तिमीलाई फोन गरेको नि ल